यस दा अन्त अस्ति तपाईँले दामी पठाइदिनु भएछ त सामानहरू त अन्त आफू नजाँदा पनि राम्रै सामानहरू पाउँदोरहेछौ है अँ त्यो तारहरू राम्रो पठाइदिनु भएछ हौ तार बल्बहरू अँ स्विजहरू त राम्रो कम्पनीको हालिदिनु भएछ नि त अँ त्यो त राम्रो छ नि अन्त त त्यो उयोे अर्को त्यो उयेसको त राम्रो हुन्छ तर एङ्करकै हालिदिनु भएछ राम्रै हालिदिएको रहेछ तपाईँले त्यो मैले त्यो अर्को पठाइदिन्छ होला भनेको थिएँ कि तपाईँले एङ्करकै राम्रै हालिदिनु भएछ हजुर त्यो तार पनि अन्त अँ तार त राम्रै छ त्यो धेरै राम्रो आएछ त्यो सबै राम्रै आएछ तपाईँको बल्बहरू राम्रै हालिदिनु भएछ अर्जिनलै हालिदिनु भएछ नि त त्यो प्लेटहरू राम्रै छ हजुर पठाइदिनुभयो राम्रै ठिकै छ त्यो राम्रो पठाइदिएको छ